हेलो तपाईँ अमिसा सुब्बा लिम्बू बोल्नु भएको हो ए म चाहिँ यहाँ म चाहिँ यहाँ टुरिस्ट गाइड हो कि अन्त तपाईँको खबरहरू सुनेको थिएँ तपाईँ आउनु हुन्छ भनेर

त्यही त मैले पनि यता यता साथीकोबाट कन्ट्याक पाएँ कि तपाईँको त्यही भएर चाहिँ वा वा आउनुहुन्छ कि भनेर यसो अब यता त राम्रै छ बेङ्गाल सफारीहरू छ राम्रो राम्रो ठुल्ठुलो जग्गाहरू छ घुम्ने आउनु आउँदा हुन्छ त तपाईँ राम्रो छ बाटो त अलिअलि बिग्रिएको छ होइन अब यता ऊ यो भएर आउनुपर्छ तपाईँ आउनु भयो भने के भन्छ बाघपुलको बाटोहरू भएर आउनुपर्छ अलिक साह्रै पर्छ तपाईँलाई अलिअलि बिग्रिएकै छ बाटोघाटो हजुर के सोच्नु भएको छ तपाईँले अन्त मिलाएर आउँदा हुन्थ्यो त अरूलाई त तिन हजार छ अब तपाईँलाई फाइभ हन्ड्रेड चाहिँ डिसकाउन्ट गर्नुसक्छु पच्चिस सौ अब यहाँ अरू हेरी राम्रो राम्रो जग्गाहरू छ घुम्नेहरू राम्रो छ यता बाटोघाटोहरू पनि घुम्ने जग्गाको अलिक लिनैपऱ्यो त्यति त दिनभरिको हजुर तर एक रात बस्नुभयो भने अलिक पैसा बढ्छ जग्गा छ नि त रिजर्टहरू छ यता घुमेको छेउछाउमा हजुर दिनभरि नै गाइड गर्छु हजुर फिक्स त तपाईँ भन्नुहोस् न तपाईँ कतिखेर आउँछु भन्नुहुन्छ त्यतिखेर नै म हजुर कहिले गर्नुहुन्छ होला हजुर भ्याउनु त भ्याउँछु भन्नुहोस् न तपाईँ एउटा डेट भन्नुहोस् म त्यतिखेरै गरिहाल्छु लु अनि एक्काइस तारिख अत्ति राम्रो दिन छ एक्काइस तारिखको दिन शनिवार परेको छ होइन आउँदा हुन्छ त अन्त तपाईँ अनि के भन्छ तपाईँ एक्लै आउनुहुन्छ कि परिवारसाथ आउनुहुन्छ ए धेरै मान्छे छ कि पुग्छ हौ मेरो गाडीमा ए त्यसो भए हुन्छ आउनुहोस् न त ल हुन्छ त ल भारा कन्फर्म भयो होइन हजुर अब मैले तपाईँलाई त्यत्रो डिस्काउन्ट गरिदिएँ त तर एकरात बस्न पाइँदैन त्यसमा हजुर हजुर हुन्छ रिसर्स गरेर कल गर्नुहोस् ल राखेको ल हुन्छ थ्याङ्क यू